हाम्रो सांस्कृतिक संरक्षणका निम्ति सुझाव चाहिँ मेरो के छ भने हामी अब यो नयाँ मोर्डन जमानामा हामी मोर्डनै हुँदै जाँदैछौँ हाम्रो संस्कृतिहरू कतिपय लुप्त हुँदै जाँदैछ हाम्रो पहिलो वैशाख पहिला पहिला भव्यरूपमा मनाउने गर्थे अचे अचेल त्यस्तो मनाइँदैन पहिलो वैशाख पनि निकै लुप्त हुँदै गइरहेको छ अनि हाम्रो यो हाम्रो हाम हाम्रो संस्कृतिहरू पुरा लुप्त हुँदै गइसकिसकेको छ हामी मोर्डन हुँदै गइसकिसकेको छौँ सबैजना आफ्नो वेशभूषा लजाउ लगाउनको लागि पुरा लाज मान्ने गर्दछन् आच आजकलको मोर्डन मोर्डन लुगाहरू मात्रै मन पराउँछन् अब हामीले चाहिँ यस्तो चाहिँ गर्नु हुँदैन हाम्रो संस्कृति आफ्नो वेशभूषा चाहिँ लगाउनु छोडनु हुँदैन नउ अन्त हामी दौरा सुरुवाल ढाकाटोपी ढाका साडी गुन्यू चोलो लाउनु चाहिँ हामी एकदमै लजाउनु हुँदैन आफ्नो आफ्नो वेशभूषा छोड्नु हुँदैन आफूले त्यो त हामीले लाउनैपर्छ आफ्नो माघे सङ्क्रान्तिहरूलाई पालन गर्नुपऱ्यो असार पन्ध्र आउँछ असार पन्ध्रलाई पनि भव्यरूपमा पालन गर्न सक्यौँ भने त्यो एकदमै राम्रो हुनेछ अन्त हाम्रो यो संस्कृतिलाई बचाउनुको लागि चाहिँ हामी कोही पनि पछि हट्नु हुँदैन सबैजना अघि बढेर राम्रोसँगले मिलेर सबै जातका दाजुभाइ दिदीबहिनीहरू सबैजना मिलेर आफ्नो वेशभूषा लगाएर र यस्तो पहिलो वैशाखको शोभायात्रामा भयो नौरथामा भयो सबैजना भेला भएर एकदमै राम्रोसँगले पालन गर्न सक्यौँ भने हाम्रो संस्कृति बचेर जाने छ मेरो चाहिँ सुझाव यही नै छ